पहिलाको जमानामा तपाईँले अहिले जुन चाहिँ स्त्रीहरू छ हामीले जुन चाहिँ लाउँथ्यौँ तर त्यो स्त्रीहरू पहिलाको जमानाको मान्छेहरूले कोइला हालेर स्त्रीहरू लाउँथ्यो तर अहिले तक्निकी कारणले गर्दा धेरै चेन्ज आएको छ किनभने इलेक्ट्रिक गरेर चेन्ज आएको छ यसले यसले मान्छेको जीवनहरू असल बनाएको छ यसले असल भन्नाले एउटा छिटो छिटो खालको बनाएको छ छिटो सक्ने छिटो कामहरू छिटो हुने बनाएको छ अर्को विशेष हेर्नुभयो भने तपाईँले हाम्रो बस्तीहरूमा जस्तै ट्रेक्टरहरू लाउँछ अहिले विशेष पहिला बुल कार्टहरू चलाउने गर्थ्यो तर त्यो बुल कार्टहरू बनिएर अहिले मिसिनहरू आएको छ त्यो मिसिनले छिटो पनि हुने एउटा मान्छे पनि धेरै नलाग्ने मिसिनमा मान्छेहरू पनि कम्ती आउने भनेको छ विशेष तपाईँले अहिले हेर्न सक्नुहुन्छ पहिलाको जमानामा एउटा टेलिफोन थियो तर अहिलेको जमानामा एन्ड्रोयड फोन आएको छ एन्ड्रोयड फोनहरूले मान्छेलाई आफ्नो हातबाटै संसार देख्नसक्छ संसारको कुराहरू हेर्नसक्छ संसार संसारको विभिन्न जग्गाहरू जान सक्छ अनि तपाईँले विशेष हेर्नुभयो भने पहिलाको जमानामा ब्ल्याक एन्ड वाइट रेटोहरू छ अहिलेको टेक्निको टेक्निकल कुराहरू चेन्ज भएर यो चाहिँ कहाँ पुगेको छ अनि टेक्निकल कुराहरू अहिले ब्ल्याक एन्ड वाइट आयो एलइडी आयो त्यहाँदेखि अहिले एकदम धेरै कुरा आएको छ विशेष अब तपाईँको ट्रेन हेर्नुभयो भने पहिला हाम्रो विशेष यो दार्जिलिङ हिल्समा तपाईँको कोइलाले चल्ने ट्रेन थियो इन्डियामा कोइलाले ट्रेन चल्थ्यो तर पछि आयो तपाईँको डिजेल पेट्रोल आयो त्यहाँदेखि अहिले आयो इलेक्ट्रिक आयो अनि पछि तपाईँको मान्छेहरूले खानाहरू केमा पकाउँथ्यो भने खानाहरू चुल्हामा पकाउँथ्यो विशेष त्यहाँदेखि अहिले अहिले टेक्निकल चेन्ज भएर अहिले तपाईँको ग्यासमा पकाउनु थाल्यो त्यहाँदेखि तपाईँहरूको अहिले फेरि अझै एडभान्स भएर इलेक्ट्रिकमा पकाउन थालेको छ धेरै यो भिन्नताहरू तपाईँले देख्न सक्नुहुन्छ अनि जस्तै तपाईँको हेर्नुहु हेर्नुहुन्छ भने पहिलाको जमानामा मोबाइलहरू पनि ब्ल्याक एन्ड वाइट हुन्थ्यो तर अहिले डिजिटलमा आउन थालेको छ हरेक कुरा मान्छेले मर्डानाइज हुँदै गएको छ अनि यो कुरालाई हामीलाई सहल बनाएको छ असल बनाएको छ अनि जति साह्रो पहिला दस मिनेटमा हुने काम हो भने अहिले त्यो गरेर दुई मिनेटमा हुने असल बनाएको छ अनि कतिवटा हामीलाई यो कुराले धेरै सिकाएको छ कसरी हामी जिउनु कसरी फास्ट फरवार्ड हुनु भनेर सिकाएको छ